म चाहिँ पुस्तकहरू बाहेक पत्रिका म्याग्जिनहरू पनि पढ्ने गर्छु डिफ्रेन्ट अब नेपाली इङ्लिस ल्याङ्गवेजहरूको म्याग्जिनहरू अब मलाई पढ्नु राम्रो लाग्छ साथसाथै म स्कुलको म्याग्जिनहरू पनि हुन्छ होइन डिफ्रेन्ट डिफ्रेन्ट स्कुलको म्याग्जिनहरू पढ्नु पनि मलाई राम्रो लाग्छ किनभने त्यहाँनिर अब स्टुडेन्ट्सहरूले राम्रो राम्रो आर्टिकलहरू लेखेको हुन्छ नेपाली म्याग्जिनहरूमा पनि राम्रो अब आइडियासहरू पाउनसक्छ इङ्लिसमा पनि त्यस्तै अब राम्रो पाउँछ आइडियाजहरू र मान्छेहरूकोले अब ब्लगहरू पनि अब गर्नुहुन्छ उनीहरूले होइन राम्रो हुन्छ उनीहरूको पनि डिफ्रेन्ट आइडियाजहरू उनीहरूले अब एक्सप्रेस गरेको हुन्छ त्यो पनि मलाई राम्रो लाग्छ र अखबारहरू पनि म पढ्छु जस्तै अब हिमालय दर्पण भयो हाम्रो नेपालीको र टेलिग्राफहरू म पढ्छु टेलिग्राफहरू म पढ्छु राम्रो लाग्छ अब टेलिग्राफहरू पढ्यो भने इङ्लिसको होइन त्यो अब इङ्लिस पनि अब आफ्नो भोकाबुलेरी पनि पुरा इन्हेन्स हुन्छ अन्त न्युजहरू पनि अब के के हुँदैछ त्योहरू पनि अब हामीले अब जान्ने अब अपर्चुनिटी पाउँछ अन्त एकदमै अब रिडिङ चाहिँ अब एउटा गुड ह्याबिट हो अन्त त्यही भएर म चाहिँ अब मेरो फ्री टाइममा अब आफू फ्री हुँदाखेरि चाहिँ रिडिङ गर्नु पुरा प्रिफर गर्छु त्यही भएर चाहिँ अब पुस्तकहरू बाहेक म यो सबै पत्रिका ब्लग अखबारहरू चाहिँ अब फलो गर्ने गर्छु एकदमै राम्रो लाग्छ माइन्ड पनि फ्रेस हुन्छ इन्फोर्मेसन पनि अब मैले पाउँछु अन्त म चाहिँ यो राम्रो लाग्छ पढ्नु